अब हाम्रो इन्डिया र अब बाहिरतिर कम्पियर गर्दाखेरि चाहिँ अब डेभ्लप कन्ट्रिजमा कम्पियर गर्दाखेरि चाहिँ अब हाम्रो इन्डियामा पनि अब राम्रै छ होइन अब के भन्छ हस्पिटल्सहरू राम्रै छ तर कम्पियर टु अब बाहिरको होइन बाहिरको राम्रो छ हाम्रोभन्दा किनभने अब त्यहाँनिर अब न्यू टेक्नोलोजिसहरू आइसकिइसक्यो होइन हाम्रो कतिपय ठाउँहरूमा अब लाइक न्यू टेक्नोलोजिसहरू छैन हस्पिटलहरू छ तर अब के भन्छ त्यस्तो अब राम्रो छैन होइन अब टेक्नोलजिसहरू आएको छैन अनि त्यही कारणले चाहिँ अब हाम हाम्रो अब कन्ट्रीमा पनि अब होइन राम्रो टेक्नोलजिसहरू आओस् राम्रो डाक्टरहरू आओस् होइन जसमा कि अब मानिसहरूले पनि अब राम्रो अब राम्रोसँगले चाहिँ अब होइन के भन्छ ट्रिटमेन्ट पाओस् अनि हाम्रै लोकालिटीमा हेर्दाखेरि चाहिँ लाइक अब हाम्रो अब हाम्रै लोकालिटीमा हेर्दाखेरि चाहिँ के भन्छ डक्टर्सहरू पनि कति राम्रै छ तर अब नर्सहरू पनि अब कस्तो हुनुहुन्छ भन्दाखेरि चाहिँ अब होइन अब पुरा अब के भन्छ केयरलेस गर्नु्हुन्छ डक्टर अब नर्सहरूले पनि कत्तिवटा कुराहरूमा अनि अब म चाहिँ के भन्छु भन्दाखेरि चाहिँ अब होइन ब टेक न्यू टेक्नोलोजिस चाहिँ अब हाम्रो के भन्छ कन्ट्रीमा आयो भने चाहिँ अब बाहिर गइबस्नु पर्दैन होइन बाहिर कन्ट्रिजतिर गइबस्नु पर्दैन किनभने अब गरिबदुःखीकोमा त अब त्यस्तो बेसी अब भनेको जस्तो अब होइन पैसाहरू हुँदैन त्यही कारणले चाहिँ अब हाम्रोलाई अब के भन्छ गरिबदुःखीले पनि फेसिलिटी पाओस् होइन जस्तो अब अब अलिक रिच पिपलले जस्तो फेसिलिटी पाउँछ त्यस्तै फेसिलिटिस पनि अब के भन्छ गरिबदुःखीले पाओस् अन्त त्यसमा चाहिँ सुधार आओस् अनि हाम्रो चाहिँ अब के भन्छ अब कतिपट्टि ग गभर्मेन्ट हस्पिटलतिर के भन्छ साफसुधार पनि राम्रो हुँदैन होइन अब कम्पियर टु यता के भन्छ प्राइभेट हस्पिटलमा किनभने प्राइभेट हस्पिटलमा राम्रो हुन्छ सबै होइन तर गभर्मेन्ट हस्पिटलमा हुँदैन अनि म चाहिँ यसमा पनि सुधार आओस् भन्ने चाहन्छु